हजुर हो त हजुर ए हुन्छ म आउँदैछु मलाई अलिक हतार भयो कि अन्त म आउँदैछु ल बाटोमा आउँदैछु ए हुन्छ हुन्छ म आउँदैछु ल आउँदैछु

हुन्छ हुन्छ म आइपुगिहालेँ आइपुगिहालेँ हुन्छ हुन्छ आइपुगेँ म नानीको बाबा ड्युटी जानुभएको होइन होइन म आइपुगेँ त आइपुगेँ हजुर होइन म घरमा अलिक काम थियो बिजी थिएँ कि अन्त म अलिक ढिलो भएको पो त नभए त अघि नै आउँथेँ कि म आ आउँदैछु हजुर हजुर त्यही भनेर त म पनि हजर अर्को महिनादेखि चाहिँ अब गाडी उयो गरिदेने कि अन्त ढुक्कै हुन्छ भनेर अब अहिले चाहिँ त्यस्तै भइरहेको हुन्छ अब अर्को महिनादेखि चाहिँ गऱ्यो भने चाहिँ ढुक्कै हुन्छ नि त गाडीमै आउँछ गाडीमै जान्छ स्कुल स्कुल बसमा चाहिँ महिनाको कति लाग्छ हौ ए बाह्र सौ लाग्छ अलिक कम्ती गर्दा हुँदैन ए हुन्छ म बात गर्छु नि प्रिन्सिपलसँग हाम्रो गाउँको चाहिँ अन्त कति छ स्टुडेन्टहरू हाम्रो गाउँको चाहिँ अन्त बसमा जाने स्टुडेन्टहरू चाहिँ कति छ ए हुन्छ हुन्छ हाम्रो पनि नानीलाई अब अर्को पालिदेखि चाहिँ बसमै हाल् उयो गरिदिने हौ हुन्छ हुन्छ